एक हजार पाँच सय पाँच हजार पाँच सय पचास पचास हजार एक सय चालिस एक लाख साठी हजार दस नौ लाख निनानब्बे हजार नब्बे